सुन न के भन्छ मैले नि अनलाइन एउटा जुत्ता मगाएको थिएँ कस्तो मन परेर अब हेर्दाखेरि चाहिँ यस्तो दामी फोटो चाहिँ यस्तो दामी अब आउँदाखेरि त्यस्तै होला होइन आ दाम पनि अब महँगै तिरेर किनेको थिएँ मैले तर आँउदाखेरि चाहिँ म क्या यस्तो अब हरेस खाएँ त्यो जुत्तालाई देखेर दाम तिरेको अनुसार चाहिँ त्यो जुत्ताको भएन क्या फोटोमा हेर्दाखेरि चाहिँ एकदम अब लाउँदाखेरि कस्तो दामी होला अब मन खुसी भएर चाहिँ मैले मगाएको थिएँ भरे आउँदाखेरि चाहिँ अब यस्तो आयो आउँदाखेरि त हामीलाई मन दुख्छ त किनकि हामीले पैसा त्यसै आउँदैन होइन अन्त के भन्छ त्यो भनेर चाहिँ अब यो जुत्ता चाहिँ मलाई चाहिँ एकदमै मन परेन म सेटिसफाइ भइनँ एक त मेरो साइज पनि आएन साइजको आएन ठु सानो आयो मेरो साइज भन्दा अन्त त्यहाँदेखि प्लस त्यसको यो क्वालिटी राम्रो छैन त्यसको यो के भन्नु अब पानीले भिज्यो भने च्यार च्यार जाने खाले भयो अब त्यस्तो दाम तिरी तिरी त राम्रो आवेस् भनेर हामीले एक्स एक्सपेक्ट गर्छुौँ नि त बाहिर हे हामीले खोज्यौँ भने त अब त्यो भन्दा दामी दामी पाउँछ सस्तोमा पाउँछ तर अब हामीलाई चाहिँ के बाहिर गएर घुम्नु भन्दाखेरि चाहिँ अब घर बसी बसी आइहाल्छ भनेर चाहिँ मैले अनलाइन मगाएको थियो भरे त यस्तो जुत्ता आउँछ भनेर मैले सोचेको थिइनँ एकदम बेकार क्या साइड साइडबाट ग्लुहरू टालेको टाइपको यस्तो अब उक्किनु आँटेको जस्तो खाले हेर्दै हरेस लाग्दो फोटोमा मात्रै अनलाइनबाट सपिङ गर्दा चाहिँ त्यस्तो हुँदोरहेछ जुत्ताहरू चाहिँ आ लुगाहरूको म भन्नु सक्दिनँ तर जुत्ताको चाहिँ अब तपाईँहरूलाई के हो कसो हो होइन कसैको राम्रो आउनु सक्छ कसैको नराम्रो आउनु सक्छ मेरो चाहिँ राम्रो आएन